म चाहिँ पशु प्राणीहरू चाहिँ अब म पनि हेर्छु होइन मेरो अब अरूले पनि हेरिदिनुहुन्छ है जस्तै अब गाईहरूलाई गोठमा राख्छ होइन सुँगुरहरूलाई खोरमा कुखुराहरू भयो होइन कुखुराहरूलाई पनि खोरमा राखिन्छ होइन गाईलाई चाहिँ अब गाई बस्तुहरूलाई चाहिँ अब बिमार नहोस् भनेर हामीले होइन बिमार नहोस् भनेर त्यो सुक्खा जग्गामा होइन एकदम सफा गोठहरू एकदम सफा राख्छौँ होइन खानेकुराहरू टाइम टाइममा राम्रोसँगले दिन्छौँ होइन दानाहरू राम्रोसँगले पकाएर दिन्छ अन्त कुखुराहरूलाई पनि त्यही हो कोही कोही बेला बिमारहरू लाग्छ होइन त्यतिबेला हामी दबाईहरू ल्याएर दिन्छौँ होइन गाईहरू बिमार हुँदाखेरि कोही कोही बेला डक्टर ल्याएर डक्टरहरू ल्याउँछौँ दबाईहरू लेखिदिन्छ दबाईहरू ल्याएर खुवाउँछौँ होइन सुँगुरहरलाई पनि त्यही हो तिनीहरू तिनीहरू पनि बिमार हुन्छ तिनीहरूलाई पनि दबाईहरू अब डक्टरलाई बोलायो डक्टरले दबाईहरू दिन्छ होइन तिनीहरू नै खुवाउँछ हामी